हेलो भाइ तपाईँ कहाँ हुनुहुन्छ म गाडीको लागि पर्खिरहेको छु र मलाई झट्टभन्दा झट्ट गाडी चाहियो किनभने के रे मलाई मेरो एक जग्गा जाने काम एकदमै जरुरी परेकोले गर्दाखेरि तपाईँ आइदिनु सक्नुहुन्छ होला भन्ने आशा राख्दछु र मेरो चाहिँ घर चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ तपाईँको ड्रिम थिएटर र यता नोभेल्टीको बिचमा ट्रक एसोसिएसन अफिस छ त्यसको माथिल्लोपट्टि धर्मोदय स्कुलको त्यहाँनिर एउटा मन्दिर छ मन्दिरको त्यहाँनिर चाहिँ तपाईँ आइदिनुहुन्छ भन्ने आशा राख्दछु र तपाईँ झट्टभन्दा झट्ट आइदिनुहोस् कारण मलाई एकदमै जरुरी परिरहेको छ तपाईँलाई म रिक्वेस्ट गर्छु बरू अलिकति पैसा थपिदिउँला तपाईँ आइ आइदिनु भयो भने एकदमै राम्रो हुनेथ्यो धन्यवाद